हेलो हेलो साथी के भन्छ के गर्नु हुँदैछ ए अन्त सुन्नु होस् न जलपाइगुढीमा एउटा नेपाली रेस्टुरेन्ट छ नि त्यहाँ जाऊँ न हामी एक दिन त्यहाँनेर राम्रो उयो पाउँछ खाना खानु अन्त तपाईँ र म जाऊँ न ल भोलि नभए पर्सि हजुर हजुर राम्रो छ हरे कि त्यहाँनेर जाऊँ न तपाईँ र म भनेर चाहिँ त्यही भएर तपाईँलाई मैले तपाईँलाई त्यही भएर चाहिँ फोन गरेको कि हजुर भोलि नभए पर्सितिर मिलाएर जाऊँ न ल तपाईँ र म राम्रो के के पाउँछ हरे हौ तन्दुरीहरू पाउँछ हरे हो नेपाली डिसहरू पाउँछ हरे नि त कि अन्त जा जानु पर्छ नि तपाईँ र म भनेर त्यही भएर चाहिँ तपाईँलाई कल गरेको नि अन्त र गाडी रिजर्भ गरेरै जानु पर्छ नि फाल्तु गाडीमा गयो भने त ढिलो हुन्छ हो अब खाना साना खाएर यता उता घुम्दा अब ठुलो रेस्टुरेन्ट रहेछ राम्रो रहेछ हो अन्त त्यही भएर चाहिँ गाडी रिजर्भ गरेर जाऊँ न गाडी भाडा त्यस्तो महँगो त लिइँदैन होला त्यसको दुई हजार पच्चिस सय लिन्छ होला प्रोग्राम चाहिँ त्यस्तो छ माथि त्यो हजुर छ त्यही नेपाली डिसहरू अब त्यही अचारहरू के भन्छ गुन्द्रुकको अचारहरू पाउँछ हरे हो कुखुराहरू पाउँछ हरे राम्रो छ हरे हौ त्यो त्यो त्यो रेस्टुरेन्ट चाहिँ कि अन्त सस्तो पनि छ हरे त्यस्तो महँगो त छैन उयो चाहिँ प्रायः प्रायः चाहिँ त्यस्तो महँगो छैन ठिक्कको छ हरे हो हामीले खाने लायकको अब त्यही त नयाँ खोलेको पुरा थुप्रो जाँदैछ नि त त्यो होटेलमा चाहिँ अन्त घुम्नु जाऊँ न घुम्नुको साथीहरू भनेर नि त्यही भएर चाहिँ तपाईँलाई फोन गरेको नि साथीहरू हजुर हजुर कहाँ कहाँबाट आउँछ पनि त्यहाँनेरि हजुर हजुर गाडीको भन्ने अन्त को भाइको चाहिँ भनिदिनु ए मैते दादाको ए हुन्छ ल राखेँ ल त्यसो भए